यो खरसाङ विकास होटेल हो अनि मलाई खानाको अर्डर गर्नु थियो अनि मलाई विर्यानी चिकन विर्यानी हो अनि दुई डबल मोमो उयो प्याक गरेर पठाइदिनुहोस् न ल मेरो ठेगाना चाहिँ गैरी गाउँ टू नियर पेट्रोल पम्प थ्याङ्क्यू ए धन्यवाद